आफ्नो बगैँचामा फुलबारीमा फुलबारी व्यवस्थित र सफा गर्नको निम्ति अब धेरै कुराहरूको सामना पनि गर्नु पर्छ है त्यसमा जस्तो हामीले अब फुलहरू लगाएको छौँ भने त्यसको हेरचाह त अलग्गै भयो भयो साथै अब त्यसमा अब फल फुलको हरियो पत्ताहरूमा लामखुट्टेहरू लाग्ने हुन्छ त्यहाँ त्यसको त्योदेखि पनि हामी बाच्नु पर्छ अलिकति पानी जमेर बस्यो भने त्यहाँ लामखुट्टेले अब आफ्नो अड्डा जमाउँछ त्यहाँ अन्डा दिन्छ है अझ लामखुट्टेहरू फैलिएर जान्छ त्यसलाई पनि हामीले ख्याल राखेर बेला बेलामा अब किटनाशक दबाईहरू स्प्रेहरू गरिराख्नु पर्छ अन्त किरा हरू भयो यो झुसुले किराहरू भयो सानो सानो त्यो ऊ फल फुलको कलिलो पत्ता खानुको लागि त्यो हरियो लाभ्रे किराहरू आउँछ है त्यसको पनि देखरेख गर्नु पर्छ र समय समयमा हामीले सबै जस्तो फुलहरू रोपेको छौँं भने गमलाहरू सबै उठाएर त्यसको मुनी पनि एकदम राम्रोसँगले साफ सफाइ गरिराख्नु पर्छ